अहिले समयअनुसार आफ्नै इलाका जिल्ला अनुसार जिल्लाभित्रमा धेरै कलेजहरू है बनेर गएको छ त्यो नाम लिनैपर्दाखेरि सर्वप्रथम दार्जिलिङ सरकारी महाविद्यालय त्यसपछि हाम्रै नजिकै है त्यसकै नजिक एनपी कलेज है अन्त हाम्रै माथि ए माथिनिर साउथफिल्ड कलेज अनि अरू पनि भन्नु हो भने यहाँ हाम्रै उता हाम्रै इलाका छेउ खरसाङ कलेजहरू पनि छ है अन्त मिरिक कलेज नजिक नजिक अन्त अर्को जिल्लामा जानु नै हो भन्दा कालिम्पोङ कलेजहरू पनि छ हुनु म पनि सरकारी महाविद्यालयमै एमए गर्दैछु नेपाली विषयमा है अनि भनौँ भने मेरो दाजु पनि सरकारी महाविद्यालयमै बिएसी गर्नुहुँदैछ त्यहाँदेखि अहिले हामी दुवैजनै त्यसै कलेजमा अध्ययनरत छौँ